हजुर हजुर हजुर हजुर ए हजुर हजुर तपाईँ अहिले कहाँ हुनुहुन्छ ए हुन्छ हुन्छ तपाईँ त्यहाँनिर चढ्नुहोस् है अन्त त्यहाँ चढेर टिकट लिनु भएर चढेर तपाईँ लाभाको विष्णु मन्दिर भन्ने त्यहाँनिर आएर त्यहाँ ड्राइभरलाई चाहिँ भन्नुहोस् न विष्णु मन्दिरको त्यहाँ झा झारिदिनु होस् ल मलाई भनेर अन्त म त्यहीँ हुन्छु नि ए हजुर तपाईँ त्यहाँ आउनुभयो भने होटल एभाइलेबल छ है तपाईँको होटल हेरी हेरी छ है अनि चिप एन्ट बेस्ट पनि छ हाई पनि छ लो पनि छ है अनि घुम्ने जग्गाहरू त तपाईँको त्यहाँबाट तपाईँले अब हिँडेर जानुभयो भने लाभा भ्यु पोइन्ट छ लाभा रिजर्भर ट्याङ्क छ है लेक पोइन्ट अनि त्यहाँबाट तपाईँको ग्लास हाउस छ त्यहाँदेखि तपाईँको एउटा इन्टरपेडिसन हल पनि छ त्यहाँ चाहिँ नेउरा नेसनल पार्कको जति चिजहरू छ पाइन्छ त्यहाँ रेड पान्डादेखि लिएर भालु मिर्ग है चराचुरुङ्गीहरू त्यसको एउटा आर्टफिसिएल एउटा बनाएको छ त्यस्तो छ अनि कटेज एरियाहरू छ फरेस्टको एरियाहरू माथि अर्को टुरिजमको है गेस्ट हाउसदेखि लिएर तपाईँको लेप्चा कटेज गोर्खा कटेज भन्ने यस्तो कटेजहरू थुप्रो छ तपाईँको एउटा धुपीघारी थुप्रो छ पाइन त्यस्तोहरू छ गुम्बा छ मोनास्ट्री यस्तोहरू छ तपाईँको आएर त्यो चाहिँ तपाईँले हिँडेर घुम्नुसक्नेहरू अन्त तपाईँको गाडी लिएर जानु भने चाहिँ अब रिसप छ नोकडाँडा झिल छ है अनि तपाईँको छाङ्गे फल्स छ त्यहाँदेखि तपाईँले सनराइज हेर्नु जानुभयो भने रचेला पिक छ माथि एमङ त्यो जस्तो अब तपाईँलाई कञ्चनजङ्गा पुरा रेन्ज डल्लै हेर्न मनपर्यो भने तपाईँले टिफिन डाँडा जान सक्नुहुन्छ टिफिन डाँडा त्यहाँबाट तपाईँले टी गार्डनहरू छ तल त्यहाँबाट तपाईँले सनसेटहरू हेर्न सक्नुहुन्छ त्यस्तैहरू छ अनि तपाईँको फ फरेस्ट ट्र्याकिङ पनि छ तपाईँको चौध केडी भन्ने है नेउरा नेसनल पार्कको त्यहाँ तपाईँको त्यो ट्र्याक त्यहाँबाट गाडीमा चौध किलोमिटर गएर तपाईँले यस्तै एक किलोमिटर जसो चाहिँ यसो ट्र्याक गर्नु सक्नुहुन्छ ट्र्याकिङ रुटहरू एउटा एक्सपिरियन्स हुन्छ गाडीको त्यो छ अरे त तपाईँलाई भनिहालेँ मैले हिँडेर हिँडेर त्यति पोइन्टहरू छ लाभामा हुन्छ धन्यवाद